हजुर को बोल्नुभएको म डान्स टिचर बितिसा बितिसा भनेपछि हाम्रोमा डान्स क्लास गर्ने है हजुर ए बितिसाले एकदमै राम्रो गर्दैछ हो डान्समा पनि एकदमै राम्रो छ बितिसा अनि त्यहाँबाट सबैमै राम्रो छ सिङ्गिङमा पनि राम्रै छ बितिसा अनि त्यहाँबाट अब हाम्रो पर्सि एकदमै राम्रो ठुलो प्रोग्राम छ ग्राउन्डमा हो अनि त्यहाँबाट त्यहाँ हजुर डान्स एकदमै राम्रो छ डान्स सिङ्गिङदेखि लिएर सबै एक्टिभिटी जे पनि छ अब उसले राम्रै अहिलेसम्म त गरिरहेको छ अनि त्यहाँबाट अब पर्सि हाम्रो ऊ यो छ प्रोग्राम छ ठुलो स्कुलमै अनि त्यहाँबाट हामी गार्जेनहरूलाई पनि बोलाउने भनेको अनि त्यहाँबाट ऊ पनि पार्टिसिपेट गर्छु भन्दैछ अनि त्यहाँबाट हामीले चाहिँ अब ठुलै गर्ने भनेको अब बाहिरबाट चाहिँ मान्छेहरू बोलाउने अब तपाईँहरूले के गर्नुहुन्छ तपाईँहरूकोबाट हुन्छ त्यो के गर्नु अब होइन अब त्यो त्यस्तो हेल्पहरू त भइहाल्छ नि हामी पनि गर्छौँ किनकि अब ऊ एकदमै राम्रो गर्छ अब उसलाई त हामी बाहिरै लाने भनेको अब तपाईँहरूले लानु दिनुभयो भने त हामी लान्थ्यौँ अब तपाईँहरूले लानु दिनु पऱ्यो नानीलाई हजुर अनि के भन्छ हामीले नानीलाई तपाईँहरूले नानीलाई चाहिँ एकदम केयरलेस चाहिँ छोड्नु भएन किनकि अब नानी एकदमै राम्रो छ अहिलेसम्म त राम्रै गरिरहेको छ उसलाई छोड्नु चाहिँ भएन किनकि क्लास टाइम टाइममा ल्याइदिनु त्यही त छ अब अनि ड्रेसमा चाहिँ हामीले फिस चाहिँ अलिकति बढाउने भनेको किनकि अब ए ठुलो प्रोग्राम हुँदाखेरि चाहिँ हामी फाइभ थाउजन्ड रुपिस गरेर उठाउने एकजनाकोबाट त्यति नै हो अनि ड्रेसहरू चाहिँ हामी बाइ हामी आफै दिने भनेको अब के गर्नु भन्दाखेरि हाम्रो प्रोग्राम चाहिँ हाम्रो प्रोग्राम चाहिँ बाइस तारिख छ त्यही बाइस तारिखमा चाहिँ अब हामी बाहिर जाने भनेको तर अब के गर्नुहुन्छ किनकि अब हाम्रो ठुलो सरले के गर्नुहुन्छ अबो तपाईँहरूले तपाईँले जानु दिनुभयो भने चाहिँ हामी जान्थ्यौँ उसले यसमा डान्समा गर्दैछ हुन्छ